हेलो ए हजुर सर हो त ए हजुर हजुर अब हाम्रो कालेम्पोङमा हेर्नु पर्यो भने त अब हाम्रो इन्डियामा जस्तै अब सबै नै कल्चरहरू कल्चरहरू छ अब जस्तै अब रिलिजनलाई चाहिँ हेर्नु पर्यो भने हाम्रोमा हिन्दू मुस्लिम क्रिस्चियनहरू अब त्यस्तोहरू सबै उनीहरूले जे जे फेस्टिभलहरू मनाउँछ दसैँ जस्तै दसैँ भयो क्रिसमस हुन्छ इदहरू त्योहरू सबै नै हाम्रो कालेम्पोङमा मनाउँछ हुन्छ हुन्छ अब क्रिसमसको बारेमा भन्नु पर्यो नि म आफै पनि क्रिस्चियन हो हो अब म तपाईँलाई अलिकति डिटेलमा भन्नु सक्छु अब हाम्रो क्रिसमसमा चाहिँ के हुन्छ भन्दाखेरि हाम्रो क्रिसमस चाहिँ अब क्रिसमस आउनु भन्दा अगाडि चाहिँ कति पाँच छ दिन अगाडि नै हामीले चर्च चर्चमा आफ्नो आफ्नो एरियामा हामीले क्यारोलहरू स्टार्ट गर्छ अनि त्यसमा चाहिँ हामीले अब सबैको घर घर जाँदै अब आफ्नो मण्डलीको मान्छेहरूको घर घरमा जाँदै अब त्यो घरमा जाने पनि अब आफ्नो आफ्नो ग्रुपहरू हुन्छ हाम्रो जस्तै अब चर्चमा हाम्रोमा मेन्स गिल्ड वुमेनस् गिल्ड युथ टिन्सहरू सन्डे स्कुलहरू छ आफ्नो आफ्नै अनि अब हाम्रो युथमा भन्नु पर्दाखेरि हामी आफ्नो आफ्नो एरियाहरूमा जान्छ अनि त्यहाँनेरि गएर चाहिँ अब परमेश्वरको अब बर्थको कथाहरू अनि अब आएर अब परमेश्वर कसरी आउनु भयो आएर के के गर्नु भयो त्योहरू हामी सबै त्यो मेसेजहरू चाहिँ हामी सबै मान्छेहरूलाई मण्डलीको मान्छेहरूलाई यता उता सुनाउने गर्छौँ बेलुका बेलुकादेखि बेलुका चाहिँ हामीले क्यारोलहरू खेलेर त्यो सुनाउने गर्छौँ अनि तपाईँको पच्चिस तारिकमा पच्चिस पच्चिस तारिकमा चाहिँ अब हामीले जिजस क्राइष्टको बर्थ भनेर मान्छौँ अनि त्यति बेला चाहिँ अब हामी सबैजना मण्डलीको प्रत्येक मान्छे चाहिँ सन्डे बिहान चर्च गएर नुहाएर धोएर एकदम घरमा सफाहरू भएर नयाँ लुगा लगाएर हामी चर्चमा जाने गर्छौँ अनि चर्चमा गएर सेवाहरू हुन्छ त्यहाँनेर अनि पास्टर अङ्कलले हामीलाई हाम्रो क्रिसमसको अब इम्पोर्टेन्स के हो अनि क्रिसमस हामीले किन मान्छ त्योहरू सबै हामीलाई भन्नु हुन्छ सिकाउनु हुन्छ अनि हामीले त्यो सबै सकेर हामी लास्टमा हामीले चर्च सकिसकेर हामीले चर्चको बाहिर आएर लभ फिस्ट भन्छ प्रेम भोज त्यो हामीलाई हामीले सबै चर्चको मान्छेहरू मिलेर आफै पकाएर खानाहरू बनाएर हामी सबै चर्चको मान्छेहरू सबजना मिलेर खान्छौँ अनि बेलुका चाहिँ अब हामी चाहिँ अब आफ्नो रिलेटिभस्हरूलाई चिनेको मान्छेहरूलाई साथी भाइहरूलाई बोलाएर घरतिर सँगै बसेर खानाहरू खाने गर्छौँ हजुर यस्तै छ अब क्रिसमस क्रिसमस क्रिस्चियनमा चाहिँ अब हामीले त्यसरी गर्ने गर्छौँ क्रिसमसमा चाहिँ म चाहिँ मेकफर्लीन चर्च जान्छु मेकफर्लीन चर्च चाहिँ तपाईँको हाम्रो टाउनकै माथिपट्टि छ टाउनबाट तपाईँले त्यो मेकफर्लीन चर्च देखिहाल्नु हुन्छ हाम्रो टाउनको माथिपट्टि गर्ल्स स्कुल भन्ने छ त्यही गर्ल्स स्कुलको माथिपट्टि नै छ चर्च चाहिँ हुन्छ हुन्छ सर म तपाईँलाई नम्बर पठाइदिन्छु नि हजुर हजुर हजुर हुन्छ हुन्छ धन्यवाद